पर्यटकले गर्दामा अब रोजगार त अभियस्ली नै बढिरहेको नै छ किन भने अहिले गाउँ घरमा पनि अब होमस्टेहरू खोलिरहेको नै छ जताततै बाटो घाटोमा पनि चिया दोकान मोमो दोकान खोली नै रहेको छ होइन अनि तातो लुगाहरू बेच्नेहेरू भिड नै लागिरहेको हुन्छ पर्यटकहरूले गर्दामा नै अब रोजगार पनि एउटा भनौँ न पाइरहेको छ मान्छेले यहाँको मान्छेले तर अब पर्यटकहरूसँग चाहिँ नराम्रो अनुभव भन्नु पर्दा चाहिँ पर्यटकहरूले चाहिँ अब उनीहरू घुम्न त आयो तर अब त्यो मैला कुचेला जथाभाबी खाएर फ्याँक्नु है त्यो पोलिथिनहरू जथाभाबी फ्याँक्नु मलाई त्यो चाहिँ एकदमै राम्रो लागेन अनि म कतिजनालाई त भन्छु पनि यसरी फ्याँक्नु हुँदैन मैला गर्नु हुँदैन आफ्नो जग्गा हो माया लाग्छ हामीलाई होइन त्यही हो